हेलो यहाँदेखि कालिम्पोङको भाडा कति होला है यहाँदेखि कफेरदेखि कालिम्पोङको भाडा कति होला है होइन भाडा बिजुलीको डेली आम्मामा महँगो भए न पहिला त पहिला त कम्ती थियो त हन्ड्रेड मात्रै थियो त लकडउनमा बढाउनु भएको मलाई त महँगो जस्तो लाग्यो नि पहिला त हन्ड्रेड मात्रै थियो नि त अलिक कम्ती गरिदिनुहोस् त मलाई हजुर हजुर होइन मलाई त एक्कैचोटि हन्ड्रेडदेखि हन्ड्रेड फिफ्टी भन्दा त छक्क परे नि त पचास रुपियाँ पनि कहाँ हो अहिले अब कति गरिब दुखी छ उनीहरूलाई त साह्रै पर्छ नि त दस बिस रुपियाँ बढाए त ठिकै थियो हजुर ए हुन्छ हुन्छ होइन म कालिम्पोङ जाँदैछु कि अन्त नि हुन्छ हुन्छ म सिट राखिदिनुहोस् न ल म फोन गर्छु नि हुन्छ राखेँ